म चाहिँ प्रिया लिम्बू मेरो चाहिँ घरमा चाहिँ परिवार चाहिँ ठुलो छ आमाबाबा आमाबाबा चाहिँ अहिले हुनुहुँदैन भाइ छ भाइ चाहिँ निनीकोमा बसेर पढ्दैछ अनि बाजे छ बोजू छ अनि काकाहरू छ चारजना अनि काकी छ अन्त निनीहरू छ अनि काका चाहिँ माइला काका चाहिँ ड्युटी गर्नुहुन्छ कम्पनीमा अनि साइँला काका चाहिँ घरमै बस्नुहुन्छ काइँला काका पनि ड्युटी गर्नुहुन्छ अन्त कान्छा काका चाहिँ अब घरमै क्लास ट्वेल्भ बसिरहेको छ अब बाहिर बाहिर जानुआँटेको छ अनि काकी छ काकीको सानो नानी छ नानी भर्खर अब त्यही आठ महिनाहरू पुगेको छ नानी चाहिँ अनि निनी मेरो मेरो जेठी निनी चाहिँ बिहा हुनुभएको जेठी निनी अनि लामा गाउँमा बिहा हुनुभएको अन्त उसको चाहिँ दुईजना छोरी छ छोरीमा चाहिँ एकजना चाहिँ मभन्दा एक वर्ष सानो हो ऊ चाहिँ क्लास इलेभेन पढ्दैछ अहिले मसँगेै बसेर अनि अनि एकजना बैनी छ ऊ चाहिँ क्लास एट पढ्दैछ ऊ त्यही एनडिए पढ्दैछ काइँली चाहिँले अनि अनि मेरा साथीहरू सानोमा म सिक्किम पढ्दा चाहिँ मेरो साथीहरू थियो आदर्श अनि मन्जली अनि एलिसा एलिसा अनि थुप्रै थियो अहिले त अलि अब ठुलो भएर नाम बिर्सेँ अनि उनीहरू थियो म अ कमानदेखि थ्रीसम्म पढ्दा चाहिँ अब उनीहरू मेरो साथी थियो अहिले चाहिँ महिमा भन्ने अहिले चाहिँ अलिक कन्टेक्टमा चाहिँ एक दुईजना चाहिँ छ पहिला सानोको साथी हो उनीहरूसँग हामी कहाँ कहाँ घुम्नु जान्थ्यौँ अनि स्कुल जान्थ्यौँ स्कुलदेखि फर्किँदा घुम्दै आउँथ्यौँ अनि साथीकोमा जान्थ्यौँ साथीकोमा गएर मिठाईहरू खान्थ्यौँ अनि साथीले फेरि मलाई पुर्याउँथ्यो अनि त्यहाँदेखि यता क्लास फोर यता माथि पढेँ यता दार्ज यता मेरै यता दार्जिलिङ पढेँ जहाँ चाहिँ मेरो साथीहरू थियो अनुग्रह सपना राहुल अश्विन नेहा अमीर अनि उनीहरू चाहिँ क्लास फोरमा सँगै पढेको उनीहरू मेरो साथी भयो त्यहाँदेखि क्लास फाइभमा लोधोमा हाई स्कुल पढेँ क्लास फाइभमा चाहिँ उनीहरूले फेरि उनीहरू पनि थियो मेरो साथी थियो अमीर थियो सपना थियो अनुग्रह थियो अनि अनुग्रह थियो उनीहरू थियो त्यहाँदेखि फेरि अनि क्लास फाइभमा फेरि मैले नयाँ साथी बनाएँ सोनामी त्यहाँदेखि क्लाससम्म ऊ मेरो बेस्ट फ्रेन्ड थियो त्यहाँदेखि सपनाहरू पनि थियो तर त्यति बोलचाल हुन्थेन क्लास फाइभमा मेरो साथी सोनामी थियो उसँग मजाले खेल्थेँ खानाहरू खान्थेँ खाजाहरू पनि सँगै खान्थेँ अनि क्लास सिक्समा चाहिँ मेरो साथी सपना अनुग्रहहरू चाहिँ उनीहरूले चाहिँ उनीहरूले बिगार्यो त्यहाँदेखि अमीर बिगार्यो त्यहाँदेखि क्लास सेभेनमा चाहिँ फेरि मेरो साथी त्यतिखेर मेरो साथी पुष्पा निला समीक्षाहरू थियो त्यहाँदेखि मेरो साथीहरू त्यहाँदेखि क्लास टेनमा त्यति बोल्थिनँ क्लास सेभेनमा चाहिँ त्यहाँदेखि क्लास एट क्लास एटमा चाहिँ अनि मेरो फेरि नयाँ साथी आयो नयाँ साथी आयो भन्दा पनि यता एन्जेलिका एन्जेलिका ऊ चाहिँ म अहिले पनि बोल्छु अनि उनीहरू थियो अनि अनि एन्जेलिका अनि ऊ सपना अनि प्रणीता तिनजना थियो अनि तिनजनासँग हामी खेल्थ्यौँ एट एटमा अनि नाइनमा पनि सँगै भयौँ त्यहाँदेखि नाइनमा पु सँगै हामी खानु खाजाहरू खानु यता जानु उता जानु सँगै थियौँ अनि मजा आउँथ्यो अनि क्लास टेनमा चाहिँ हाम्रो क्लास टेन जब नाइन पासआउट भएर गयौँ त्यतिखेर चाहिँ क्लास टेनमा चाहिँ अन्त हाम्रै हाम्रो लकडाउन भएर चाहिँ हामीले क्लास टेन टेनको क्लास गर्नु पाएन त्यहाँदेखि ट्युसनमा फेरि ट्युसनमा पनि धेरैवटा साथीहरू भयो त्यहाँदेखि क्लास टेन सकेपछि धेरैवटा साथी भयो त्यहाँदेखि क्लास टेन हाम्रो मार्क्स आयो त्यहाँदेखि एकजना साथीले उता उता दार्जिलिङ एनडिए गर्यो अन्त एकजनाले सेन्ट माइकल त्यहाँदेखि फेरि मेरो मैले चाहिँ फेरि लोधोमामै गरेँ क्लास इलेभेन आर्ट्स लिएर त्यहाँदेखि मेरो मेरो फेरि त्यतिखेर फेरि नयाँ साथीहरू आयो रोहिना क्लास नुमाहाङ अनि प्रनिता पुष्प निला हरू थियो अनि उयो अमृत विश्वासहरू थियो अमृत विश्वास उनीहरू मजा आयो उनीहरूसँग उनीहरू खाजाहरू खान जाँदा सँगै कुरो अब घुम्नुहरू जानु मजा आउँथ्यो अनि क्लास ट्वेल्भमा पनि उनीहरू थियो मजा आयो उनीहरूसँगै त्यहाँदेखि हामी त्यहाँदेखि त्यहाँदेखि सेन्टअप भयो सेन्टअप भएर पासआउट सेन्टअप भएर त्यहाँदेखि पास भएर चाहिँ हाम्रो एचएस भयो एचएस हुँदा चाहिँ अनि ट्युसन गर्दा पनि सँगै भन्दा पनि निला पुष्पा थियो मेरो साथी अनि हामी ट्युसन जान्थौँ सँगै दस बजीको ट्युसन थियो सँगै जान्थौँ अनि त्यतिखेर पनि धेरैवटा मेरो साथीहरू बनियो जस्तै आरती अनि आयुष एन्थनीहरू चाहिँ क्लास ट्वेल्भमा भएको थियो त्यहाँदेखि अहिले चाहिँ कलेज गर्दैछु कलेजमा चाहिँ मेरो साथीहरू फेरि नयाँहरू साथी नयाँ साथीहरू बनिएको छ पल्लवी याङ्की मिलीहरू